मेरो खासैमा ता ठुलो उपलब्धिहरू त छैनन् तर भएपनि जब म पढ्थेँ तब म चाहिँ सबैतिर एकदम एक्टिभ हुन् हुन्थेँ पढाइतिर क्विजहरूतिर डान्समा डान्स कम्पिटिसनमा भाग लिन्थेँ क्विज कम्पिटिसनमा भाग लिन्थेँ यस्तो गेम्सहरूमा भाग लिन्थेँ र त्यसै कारणले चाहिँ यो सबैतिर भाग लिए लिएको कारणले गर्दाखेरि क्लास टेनमा मैले एकदम राम्रो अङ्क लिएर माध्यमिक पास गरेको थिएँ एट्टी टू पर्सेन्ट लिएर चाहिँ मैले पास गरेको थिएँ र त्यसै कारणले गर्दाखेरि चाहिँ मेरो आमा बुवा अति नै खुसी प्रसन्न हुनु भएको थियो र यसै कुरामा चाहिँ म आफै आफूलाई गर्व लाग्छ